मैले अहिलेसम्म पूरै नक्साहरू बनाइसकेको छु तर पनि आजको मेरो सबैभन्दा राम्रो नक्सा छ मैले जो चाहिँ आफ्नो बाबाको बनाएको थिएँ मैले बाबाको एउटा फोटो खिँचेर मैले फोनमा हेरीकन बाबाको एउटा सेल्फ पोट्रेट बनाएको थिएँ जसमा चाहिँ मलाई पूरै गर्व लागेको थियो त्यो नक्सा मैले दुई वर्षसम्म सम्हालीकन राखेको त्यो पछि घर हाम्रो रिनोभेट हुँदाखेरि त्यो नक्सा मेरो हरायो त्यो नक्सा मैले आफ्नो बाबालाई देखाउँदाखेरि बाबा पूरै गर्व हुनु भयो अन्त आमालाई देखाउँदाखेरि आमा पनि पूरै खुसी हुनु भयो मैले साथी भाइहरूलाई त्यति देखाइनँ तर पनि जो साथी भाइलाई चाहिँ देखाएँ मैले त्यो साथी भाइहरू चाहिँ इम्प्रेस थियो मेरो कलाकारी देखेर मेरो त्यो आजसम्मको सबभन्दा राम्रो नक्सा थियो त्यो मैले स्कुलमा त्यति देखाउन सकिनँ किनभने त्यति बेला म टिचर्सहरूसँग त्यति बोल्थिनँ अलि चाहिँ म अलिकति इन्ट्रोभर्टेड नै थिएँ